गुड मर्निङ सर सर म मुस्तफा हुसेन मुस्तफा हुसेन त्यो भन्नुभएको थियो नि

सर मैले आइआइटी डिप्लोमासम्म गरेको छु हजुर हजुर छ त त्यो मैले डिप्लोमा जलपाईगुडीबाट गरेको सर

मारुती सुजुकीमा काम गरेको मारुती सुजुकी सर लगभग लगभग मलाई दुई वर्ष भइसक्यो सर त्यहाँ काम गरेको सर हैन सर म इन्जिनमै काम गर्थेँ

हजुर सबै खोलेको थियो हजुर सबै आउँछ हजुर सक्छु सर फोर सिलिन्डर इन्जिनको फाइरिङ अर्डर हुन्छ सक्सन कम्प्रेसन पावर हजुर सर त्यति त गरेको छुइनँ तर हजुर त्योहरू पनि अलि अलि गरिहाल्छु हजुर त्यो त्यो पनि गरेको हो सर ए हजुर त्यो पन्ध्र बिस दिन गऱ्यो भने सर त्यो सबै बुझिहाल्छु कि मैले काम छोडेको अलिक दिन भयो कि सर त्यसै कारण अलिकति बिर्सिरहेको छु तर एकपल्ट चालु गरेपछि सबै भइहाल्छ सर ए हुन्च सर

हुन्छ सर